यो विषयमा चाहिँ मलाई यस्तो अब हामीले मन्दिर जानु पूजा गर्नु त्यही हो चाडबाडको पनि त्यति पुरै आउँछ होइन हामीले टिका लगाउँछौँ मन्दिर जाँदा टिका लगाउँछौँ यो चाहिँ के जस्तो लाग्छ भने अब जब हामी मान्छे त्यसै पनि अब भगवान भगवान कतिवटा हाम्रो यस्तो यो छ कि परम्पराहरू चाहिँ हामीले भगवानपट्टि लगाएरै हामीले गरेको छौँ त्यसमा अब वैज्ञानिक उयोहरू छ तर हामीलाई त्यसै भन्यो भने त के गर्छौँ भने हामीले त्यो त्यतापट्टि ध्यान दिएनौँ तर भगवानको नाम लगाइदिई सकेपछि हामी अलिकति डराउँछौँ अन्त त्यो कुरो मान्नेमै गर्छौँ हामी अन्त अब टिका लगाएर अब भगवानको पूजा गरेर हामी टिका लगाउने एक प्रकारको मन पनि खुसी हुन्छ कि मैले पूजा गरेँ भनेर अनि आफू खुसी भयो भने नै सबै अब खुसी भएर गरेको कामहरू चाहिँ सबै सफल हुन्छ त्यसले गर्दाखेरि अन्त उयो हाम्रो परम्परै बसाएको होला सायद पहिलादेखिको अन्त मलाई पनि त्यस्तै लाग्छ हो पूजाहरू गर्नु सबैजना गर्नै राम्रो हो भगवानको भगवान छ पनि अब छैन भनौँ भने हामीले थुप्रै उदाहरणहरू देखेको छौँ कत्तिवटा त्यस्तो अब संयोगहरू मिलेको मिलेर चाहिँ अब दुर्घटनाहरूबाट बाँचेकोहरू पनि छ अन्त त्यही हो हामीले टिकासिका लगाउनु पूजा गर्नु भनेको त्यतिमै उयो होला जस्तो लाग्छ मलाई चाहिँ किनभने त्यो भगवानपट्टि ध्यान जाओस् भनेर त्यो भगवानपट्टि ध्यान गयो भने हामीले धर्म गर्नसक्छौँ अनि धर्मबिना त यो संसार पनि चल्दैन पापहरू बढेर जान्छ कस्ता कस्ता उयोहरू अब इतिहासमा पनि छ अब भयङ्कर शक्तिमानहरू बुद्धिमानहरू अब त्यो भन्ने हो भने ती एउटा इतिहासै डल्लै भन्नुपर्छ र पनि यस्तो भनेको मात्रै कि उदाहरणहरू चाहिँ छ जस्तो म त्यत्तिको के अब तिनीहरू पतन भएर गएको कथाहरू त हामीले धेरै पढेको छौँ अहिले पनि अब उयसमा टिभीमा देखाइरहेको छ त्यो त त्यो आफैले बुझ्दा भइहाल्छ